ए नमस्ते आन्टी हजुर म अहिले सेकेन्ड सेमिस्टार ए हजुर ए अँ त्यही त हजुर फर्महरू अब अबको एक महिना जस्तोमा निक्लिन्छ होला हजुर हजुर मैले साइकोलोजी ए हजुर हजुर हजुर राम्रो त राम्रो छ हो सबैजना प्रायः जस्तो यही कलेजमा आउँछ कमर्सको लागि त हजुर हजुर हस्टेल चाहिँ छ तर अब त्यो चाहिँ रूम्स हेर्नु पर्यो अब बेसी जस्तो त प्रायः जस्तो छिटो छिटो एडमिसन गरिहाल्नु भयो भने चाहिँ रूम पाइहाल्नु हुन्छ हो अलिक ढिलो ढिलो गर्नु भयो भने सबै रूम प्याक नै हुन्छ हजुर राम्रो हजुर राम्रो नै हुनुहुन्छ टिचरहरू चाहिँ हजुर कतिवटा चाहिँ किन्नुपर्छ र कतिवटा चाहिँ लाइब्रेरीबाटै इस्यू गर्दा पनि हुन्छ हजुर ए हजुर हजुर हजुर हजुर म मेरो ग्रुपमा होला कि म खोजेर दिन्छु नि तपाईँलाई

हजुर हजुर हजुर हजुर पिजीहरू त तपाईँ छेउछेउ भन्दा पनि अब एकदुईवटा चाहिँ होला तर त्यो कलेजले गर्दा हुन्छ नि पहिल्यैदेखि मान्छेहरू बसेको छ हो पिजीतिर त अलिक तलहरू चाहिँ तपाईँले पाउनु सक्नुहुन्छ तल भन्दा पनि अब ठिक ठिकैको अब टेन दस मिनटहरू जस्तो हजुर हजुर अन्त नि के भन्छ तपाईँ यही सेमि यही वर्ष नै जो जोइन गर्नु हुने ए हजुर त्यही त अनामिकासित मेरो कुरा भएको थियो कि हजुर त्यही उसले भन्दै थियो कि मेरो आमाले पनि यहाँ हेर्नु हुँदैछ हो तिमीले सक्छौ भने यसो त्यो रूमहरू मिलाइदेउ न भन्दै थियो हो मेरो एउटा तपाईँ पिजी नै बस्नु भयो भने त मेरो एउटा साथीको साथीहरूले पनि पिजी राख्दैछ कि म उसँग पनि कुरा गर्छु नि एकखेप पिजी छ हजार सबै खानाहरू गरेर हजुर पर मन्थ अरू कलेज अब खै अरू कलेज पनि राम्रै नै छ भनौँ तर अब यो कलेज चाहिँ अलिकति नाम चलेको

हजुर ए हुन्छ म नम्बर खोजेर पठाइदिन्छु नि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ